यो न्यूु रेस्टुरेन्ट हो आज चाहिँ मेरो घरमा मेरो सानो नानीको बर्थडे थियो त्यसैले म चाहिँ यो रेस्टुरेन्टसँग कनट्याक्ट गरिरहेको छु यो रेस्टुरेन्टमा

र डेलिभर हुन्छ कि आफै आउनु पर्ने हो त्यो पनि मलाई इन्फर्म गरिदिनुहोस्